सरकारले लोनहरू दिएर सहयोग गरेको छ अनि त्यो लोनहरूमा पनि उनीहरूले सब्सिडीहरू दिन्छ अनि एउटा टाइमहरू दिन्छ त्यो कुराहरू गरेर दिएर सरकारले सहयोग पुऱ्याइरहेको छ अनि सरकारले विशेष त सहयोग धेरै मात्रामा गरेको छ कृषि क्षेत्रमा पनि कृषिहरूले गरिरहेको छ कृषिहरूलाई पैसा रुपियाँ दिएर अनि तपाईँको हरेक कुरा ड्राइभर दाजुहरूलाई भए पनि एउटा इन्सुरेन्सहरू दिएर त्यही कुराहरूले सरकारले मद्दत गरिरहेको छ